पहिलेको समयमा चाहिँ मैले सुन्दाखेरि चाहिँ है अब नेपाली भाषा चाहिँ अब पढ्नुहरू चाहिँ सबै हाम्रो मानिसहरूले सक्दैन थियो हरे है जो जो चाहिँ आलिकति एजुकेटेड जो चाहिँ आलिकति पढ्ने स्कुलहरू पढ्ने उनाहरले मात्रै त्यो भाषाहरू चाहिँ पढ्नुहरू सक्थ्यो हरे भनेर चाहिँ अब बुझ्नमा आए है र अहिले यसरी समय बित्दै जाँदाखेरि चाहिँ मेरो अनुभवमा चाहिँ अहिलेको समयमा चाहिँ यो हाम्रो जुन यो नेपाली भाषा छ यो चाहिँ एकदमै इम्पोर्टेन्ट भएर गएको चाहिँ मलाई जस्तो लाग्छ है भइरहेको छ अहिले किनकि अब अहिले यो अहिलेको यो समयमा चाहिँ नेपाली भन्ने भाषा चाहिँ अब हामीले स्कुलतिर भयो नर्सरीको नानीहरूलाई पनि अक्षर चिनाउनुमा अब टिचरहरूले जसरी सहयोग पुऱ्याउँछ र नानीहरूले त्यो अक्षरहरू चिन्ने उनीहरूले चिन्नुसक्छ त्यसरी नै जब क्लासहरू बढ्दै जान्छ तब त्यो नेपालीलाई हामीले मज्जाले पढ्ने फरर पढ्ने सक्ने हुन्छौँ है यसरी चाहिँ र अहिलेको यो समयमा चाहिँ मलाई लाग्छ कि कोही पनि मानिसहरू चाहिँ जो चाहिँ पढ्नु सक्दैन भन्ने चाहिँ हामीलाई अहिले अब छैन क्याउ सुन्दैनौँ कि यस पढ्नु सक्दैन रहेछ कोही कोही अब उहिलेको जो अहिलेसम्म पनि बाजे बोजूहरू हुन्छ बोजूहरू हुनुहुन्छ बाजे बोजूहरू है सायदै उहाँहरूले मात्रै अब अहिलेको यो समयमा पनि उहाँहरूले अब नेपाली पढ्नु सक्नुहुँदैन तर अहिलेको यो जेनरेसनमा चाहिँ सानो नानीहरूदेखि लिएर चाहिँ सबैजनाले नै नेपाली हाम्रो यो भाषालाई चाहिँ पढ्नु सक्छ है किनकि यो चाहिँ अब किन भन्दाखेरि चाहिँ अहिले चाहिँ हामीले नेपाली भाषालाई चाहिँ सबै स्कुलतिर पनि एकदमै मान्यता दिएको छ नि त प्राइमेरीको नानीहरूलाई पनि उनीहरूकै तरिकामा त्यो नेपाली भाषाहरू लेख्नु पढ्नु सिकाइन्छ है त्यसरी नै नेपाली भाषा चाहिँ अहिले चाहिँ अब सानो नानीहरूदेखि नै पढ्दै पढ्दै आएको कारणले गर्दा सबैले यो नेपाली भाषालाई चाहिँ बुझ्नु अनि पढ्नु सक्छ र अब परिवर्तन त अब उहिलेभन्दा अहिलेको समयमा धेरै आएको छ किनकि अब अहिलेको यो हाम्रो समयमा चाहिँ यो नेपाली भाषालाई चाहिँ अब एकदमै मान्यता दिएको छ किनकि सबै स्कुलहरूमा हामीले देख्न सक्छौँ कि कुनै पनि स्कुलमा चाहिँ यो छैन कि अब नेपाली भाषा चाहिँ छैन भन्ने सबै स्कुलमा कम्पलसरी नेपाली एउटा सब्जेक्ट राखिएको छ जहाँ चाहिँ सबैजनाले त्यो चाहिँ लेख्नु अनि पढ्नु सिक्छ